मलाई खेलकूद वा मेरो जिमको कुराले धेरै नै खुसी पार्छ म दिनमा एकचोटि जिम जाने गर्छु अनि जब पनि म आफ्नो शरीरलाई एकदम तागतवर महसुस गर्छु मलाई त्यो कुराले एकदमै खुसी दिने गर्छ